अन्त हाम्रो गाउँमा चाहिँ अन्त ढाड दुख्दाखेरिको ढाड दुख्दा चाहिँ अब घरेलु उपचार चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब प्रायः सबैले नै मान्छ है हर्दी चाहिँ अन्त सबै उयोहरूको के अरे रोगहरूको उयो हो उपचार गर्दा हुन्छ भन्ने टाइपले होइन त्यही कारणले चाहिँ तातो दुधमा हर्दी मिलाएर पनि खाने गर्छ है अन्त ढाड दुख्दाखेरि अन्त आँकको पत्ता आगोमा तताएर चाहिँ अन्त जुन ठाउँमा अब दुखेको छ ढाडमा त्यहाँनेर राख्ने गर्छ होइन राख्ने गर्छ अनि त्यसले चाहिँ अब सन्चो हुन्छ ढाड दुख्नु जाती हुन्छ भन्ने खालके अब घरेलु उयो छ है अनि तोरीको तेल चाहिँ तताएर मालिस गर्छ है जुन जग्गामा त्यो ढाड दुख्दैछ त्यो जग्गामा है मालिस गर्ने गर्छ यसरी नै अब घरेलु उपचारहरू चाहिँ यहीहरू नै हो अब अरू त मलाई त्यति याद छैन